म चाहिँ मेरो छोरी सिलगडीमा पढ्ने भएको कारणले गर्दा प्रायः उसको साथी यहाँ सिलगडीमा बस्दैछु र मेरो घर चाहिँ एकदम गाउँमा छ र बाटो पनि धेरै लामो भएको कारणले गर्दाखेरि चाहिँ हामी कोही कोही बेला अब कोही कोही बेला अब भन्दा पनि प्रायः घर जानु पर्दाखेरि हाम्रोमा एउटा बस स्टेट एउटा स्टेट बस मात्र छ र त्यो स्टेट बस पनि अहिले एकदम पुरानो भएर होइन त्यो अब एकदम खटेरा भइसकेको छ कोइ बेला बिग्रन्छ कोही बेला के हुन्छ सिटहरू पनि राम्रो हुँदैन र अरू भन्दा पनि मान्छे पनि पुरा प्याका प्याक हुन्छ अरू गाडी नपाएको कारणले गर्दाखेरि त्यहाँ पुरा प्याक हुन्छ मान्छे र अब कोही बेला सिट पाइँदैन र भनेको जस्तो सिट पायो भयो पनि एकदम सिट नराम्रो हुन्छ र उभिनु कोही बेला त तिन चार घण्टाको बाटोमा उभिएर जानु पर्छ है एउटा महिला मान्छे उभिँदा कति असुविधा हुन्छ र त्यसरी नै अब सरकारले पनि खोइ अब अरू गाडीहरू पनि त्यति बेसी दिएको छैन र भाडा पनि एकदम महँगो त्यस्तो भएर पनि एकदम महँगो भाडामा पनि आफूले एकदम असुविधा भएर पुग्नु पर्दछ र एट लिस्ट सरकारले दुई तिनवटा गाडी दिएर होइन हामीलाई पनि राम्रो सुविधा दिए त राम्रो हुन्थ्यो किनकि अब त्यो बस पनि एकदम पुरानो भएको छ दुई तिनवटा बस हालिदिए त राम्रो हुन्थ्यो र राम्रो मेन्टेन गरेर हालिदिनु पर्यो सरकारले किनकि बस एकदम पुरानो भइसकेको कारणले गर्दाखेरि मान्छेलाई पुरा असुविधा हुन गइरहेको छ र मलाई पनि यस्तो असुविधा धेरै नै हुन्छ